नानीहरूले चित्रकला चाहिँ सिक्नेले छ सात वर्षदेखि नै सिक्ने गर्छ र कसैले कसैले ढिलो पनि सिक्न सक्छ उनीहरूले राम्रो चित्रकार बनिनको लागि चाहिँ अलिकति उमेर हुनुपर्छ यसकारण नानीहरूले चाहिँ कोसिस गर्नेले छिटै सिक्न सक्छ